राइस कुकर चाहिँ राम्रो लागेन किनभनेदेखि खाना पनि त्यति मिठो भएन फेरि छिटै खराब भइहाल्ने त्यो भएर चाहिँ त्यति राइस कुकर राम्रो लागेन बरु आगोमा पकाकै राम्रो लाग्यो बिजुलीको बिल पनि तिर्नु नपर्ने आगोमा त राइस कुकरको त बिल पनि बेसी उठ्ने खाना पनि नमिठो छिटै फेरि बिग्रिजाने त्यो भएर त्यति मन परेन